र नवजात शिशुमा शिशुको पहिलो वर्षमा चाहिँ हाम्रो नेपाली जातिमा चाहिँ है नानी जन्मेको पाँच दिनमा चाहिँ भाग्य लेख्छ भावीले भनेर एउटा विधि मनाइन्छ त्यहाँ दियो कलश राखेर भाग्य लेख्नु आउनुहुन्छ भनेर चाहिँ पर्खिने चलन छ त्यसपछि छ सात दिनमा चाहिँ न्वारन गर्छ र त्यसमा नानीको नामकरण गर्छ र घरमा अशुद्धिकरण पनि गर्छ र त्यसको छ महिनापछि चाहिँ भातखुवाइ हुन्छ त्यो दिन चाहिँ नानीलाई पहिलोचोटि अन्न खुवाइन्छ त्योभन्दा अगाडि चाहिँ आमाको दुध साथै अरू केही खुवाएको हुन्छ त्यो दिन चाहिँ हाम्रो भातखुवाइ हुन्छ